म त बागवानी गर्दाखेरि प्राङ्गणको बगैँचामै गर्छु किनभने प्राङ्गणको बगैँचामा जस्तो राम्रो चाहिँ छतमा चाहिँ एउटा सिजनमा मात्रै हुन्छ नत्र भने त अब यो गर्मी महिनाको सिजन लागेपछि त हुँदैन र म के अरे प्राङ्गणमै गर्छु जस्तो कि अब सागपात लगाउनु आलु लगाउनु खोर्सानीहरू लगाउनु है धनियाँ यस्तो सोफको सागहरू लगाउनु यस्तो पुरा मन पनि पर्छ हो यस्तो लगाउनु राम्रो पनि हो र प्राङ्गणमै म त बेसीजस्तो गर्छु सबै कुरो फलाउँछौँ हामी त्यहीँ नै आलुहरूदेखिको लिएर साग मुला धनियाँ जे पनि होस् प्राङ्गणमा जस्तो राम्रो चाहिँ छतको उसमा चाहिँ हुँदैन छतमा चाहिँ हुँदैन सबैले प्राङ्गणमै लगाएको राम्रो